यही लेदर कम्पनीको मैले ज्याकेट मगाएको थिएँ कि राइडिङ ज्याकेट किनभने म बाइक राइडहरू गरिबस्छु नि त अन्त अनलाइन अर्डर गरेको थिएँ मिन्त्राबाट आयो आउनु त आएर मैले ट्रायल पनि गरेँ टेस्ट पनि गरेँ राइडहरू गरेँ कि तर मेरो एक्सपिरियन्स चाहिँ एकदम वर्स्ट भयो के योसँग चाहिँ किनभने न हावा रोक्दा रहेछ अब एउटा राइडिङ ज्याकेट भनेको चाहिँ त अब विन्ड प्रुफ हुनु पर्यो नि त छैन चिसो पसेको अलग्गै चाल पाइहाल्ने फेरि अब इनकेस अब एक्सिडेन्ट भयो भने पनि अब सेफ्टिको लागि लड्यो पड्यो भने पनि अब आफ्नो एङ्कलहरू सेफ्टी हुनुको लागि हुनु त मटेरियल्सहरू तिनीहरूले लगाएको रहेछ तर अब एकदम म्याच न गर्ने क्या हो जस्तै मेरो एङ्कलमा यो कुइनामा पेडिङ हुनु पर्ने चाहिँ अब त्यो चाहिँ अब माथि कि त तल सुल्किएर त्यस्तो जाने रहेछ हो अलिकिति लागेन हो मलाई राम्रो क्वालिटी नै यो अस्ति पानीमा ट्राई गरेँ मैले एक खेप पानीमा ट्राई गर्दा पनि त्यस्तो सक्सेसफुल चाहिँ छैन रहेछ त्यो जहाँबाट यिनीहरूले सिलाएको हुन्छ नि जोइनिङहरू त्यो दुइवटा पोर्सनहरू जस्तै सोल्डर र यो सोल्डर र यो बहुलाहरू जोइन गरेको हुन्छ नि त्यहाँबाट पानीहरू छिर्दो रहेछ अन्त छिटो अब त्यो पुअर क्वालिटीको लुगा युज गरेर होला सायद त्यही भएर भुवाहरू निस्किहाल्ने छिटो उयो हुने क्या हो एउटा अब राम्रो टेम्पर नभएको क्वालिटीको चाहिँ प्रडक्ट बनाएर बेचेको रहेछ हो सायद त्यही हो अनलाइन उयो देखाएर पैसा कमाउन होला हुनु त एडहरू त उनीहरूले दामी दामी दिएको थियो लेह लद्दाखतिर सुट गरेको रहेछ हो एडमा चाहिँ अब एक्सिडेन्टहरू भएको लड्दाखेरि पनि केही न भएको चाहिँ प्रडक्टलाई चाहिँ अब उनीहरूले चाहिँ एड गर्नुको लागि चाहिँ त्यस्तो गरेको रहेछ तर मैले जुन प्रडक्ट पाएँ तर त्यो प्रडक्ट चहिँ अब एकदम सेटिफेक्सन चाहिँ छुइनँ म चाहिँ अहिलेसम्म चाहिँ अब त्यतिकै अब युज लेस भइरहेको छ मैले त्यत्रो पैसा हालेँ है नियरली नाइन थाउजन्ड फाइभ हन्ड्रेडमा मैले किनेको त्यो प्रडक्ट त्यो ज्याकेट तर एकदम थ्री थाउजन्डको ज्याकेट जतिको पनि अब त्यसले चाहिँ अब सर्भिस चाहिँ दिएन भनौँ न मलाई अब के गर्नु खै अहिलेको जमानामा यस्तै छ लुट्नेहरू हुन्छै हुन्छ अब के भन्नु त अरू त के भन्नु अब यसरी चाहिँ अब आफ्नो प्रडक्टको एडको लागि मात्रै त्यस्तो पैसा खर्च गरेर उयो गर्नु भन्दा चाहिँ बरु एडमा पैसा खर्च गर्ने चाहिँ बरु यो प्रडक्टमै इन्भेस्ट गरेर प्रडक्टलाई मजाले अथेन्टिक एउटा क्वालिटी वाइज एकदम इम्प्रोभाइज गर्यो भने चाहिँ राम्रो हुन्छ अरू त के भन्नु अब म त्यस्तो नराम्रो त भन्नु चाहँदिनँ ओके थ्याङ्क यू